मलाई मनपरेको नजिकै ठाउँ घुम्नु मनपरेको नजिकै ठाउँ मालबजार हो मालबजारमा मलाई त्यहाँ सानोतिनो बजारहरू छ पार्कहरू छ पार्कमा झुलाहरू खेलाउनु नानीहरूलाई पुरा मनपर्छ हो त्यहाँदेखिको हाम्रो राजधानी क्यापिटल राजधानी दिल्ली हो दिल्लीमा मलाई गोल्डन टेम्पल मनपर्छ त्यहाँनिर घुम्नु मनपर्छ लालकिल्लाहरू मैले कति घुमेर आएको बजारहरू सरदार बजारहरू दामी दामी छ हो राम्रो राम्रो चिजहरू किनेर ल्याउनु मनपर्छ बेसी प्रायःजस्तो चाहिँ पार्कहरू मनपर्छ दिल्लीको पार्कहरू त्यहाँनिर पार्कमा नानीहरू घुमेको आफ्नो नानीहरूलाई खेलाउनु मनपर्छ आफू खेल्नु मनपर्छ बजारहरू ट्राफिकहरू हेर्नु मनपर्छ लालकिला यति राम्रो देख्छ दिल्ली लोटस टेम्पल त्यहाँ गएर घुम्नु फोटो खिच्नु पुरा मनपर्छ एकदम सुन्दर सुन्दर दृश्यहरू छ यति रमाइलो लाग्छ कि त्यहाँ गयो भने मलाई मन शान्ति दिमाग शान्ति पुरा मनपर्छ घुम्नु प्रायःजस्तो गाडीहरूमा घुम्नु त्यहाँनिर सानसानो सानसानो ट्रेनहरू आउँछ लामो हुँदैन त्यो सानसानो ट्रेनमा घुम्नु मजा लाग्छ दिल्लीमा लोटस टेम्पलमा चाहिँ माथि जानु त्यो शिवजीहरू भित शिवजी लिङहरू छन् त्यहाँनिर धेरै धेरै मन्दिरहरू छन् घुम्नु प्रायःजस्तो त्यहाँ पुरा मनपर्छ दिल्ली दार्जिलिङमा पनि मनपर्छ दार्जिलिङको हिल्सहरू घुम्नु मनपर्छ दार्जिलिङमा पानी पर्दाखेरि उकालो ओह्रालोमा लड्छु चिप्लेर लड्छु कि भन्ने त्यो ठाउँहरू मनपर्छ दार्जिलिङको पार्क मनपर्छ सिलगढी मनपर्छ सिलगढीमा धेरै सपिङहरू गर्ने ठाउँ छन् त्यहाँनिर गएर सपिङ गर्नु पार्कतिर डुल्नु मजा लाग्छ